फलफुलको बारेमा चैँ अब सिजनको कुरोहरूमा अति नै अब लिची मन पर्छ लिचीलाई पनि अब दबाई पानी बेगर न हुँदो रहेछ विभिन्न किसिमको किटाणु किराहरूले त्यसलाई आक्रमण गरिरहँदो रहेछ अनि सुन्तला पनि सुन्तलाको आयु एकदमै कम्ती हुँदो रहेछ त्यसलाई पनि मान्छेलाई जस्तै दबाई पानीको व्यवस्था गर्नु पर्दो रहेछ रहर अब इच्छा हुँदा हुँदै पनि त्यो फुलफुलहरू हामीले यहाँ लगाउनु सकिँदैन कतिवटा दबाई पानीको व्यवस्था मिल्दैन अनि एक नम्बर कुरो हामी बगाने भएर अनि त्यो तुलफुलमा हामी त्यति ध्यान दिनु नि सक्दैनौँ हामी बगानलाई टाइम दिनु परेको कारणले विशेष त यहाँ ड्राई सिजनमा त झन् पानीको अचम्मै नै अब प्रभाव हुन्छ त्यस कारणले फल फुल लगायो पछि अब पानी टाइममा हामीले त्यो फलफुललाई पानी दिने व्यवस्था गर्नु सकिँदैन खानु र नुवाई धुवाई गर्नुको लागि कोही बेला हामीलाई पानीको लागि कठिन हुन्छ त्यो कारणले अब बगानमा बिहान सात बजीदेखि गएर बेलुका साढे तिनसम्म पनि हामीले टाइम बगानलाई दिनु पर्छ बोट बिरुवा बरै बगैँचाहरू लगाउनु इच्छा हुँदा हुँदै पनि हामी त्यसमा ला लगाउनु सक्दैनौँ किनभने पानीको प्रभाव हो एक नम्बर दुई नम्बर हामीलाई मल अनि उसको दबाई पानीको व्यवस्थाहरू हामी गर्नु सक्दैनौँ त्यसै पनि शरीरमा रोग लागेर त्यो कतिवटा इच्छा हुँदा हुँदै पनि हामी गर्नु सक्दैनौँ अति नै मन पर्छ सिजनको कुरोहरू अम्बक आँपहरूदेखि लिएर अनि त्यो कुरोहरू हामी अब यहाँ लगाउनु यहाँको माटोले पनि अलिक सुट गर्दैन होला यहाँको एकदम बलौटे माटो छ खोला नजिक भएर अगाडि खोला कुदेको भएर त्यो माटोलाई चाहिँ मलले जिताउनु साह्रै नै पर्छ त्यो माथि पानीको प्रभाव छ त्यस कारणले फलफुलहरूमा चाहिँ त्यस्तै हो चाहँदा चाहँदै पनि रहर गर्दा गर्दै पनि त्यो रहर पुग्दैन हाम्रो अनि सिजनको कुरोहरू अब त्यो सब्जीहरू लगायो अहिले त अब वन के हरे मासेर मान्छेहरूले आफैले नजान्दामा अहिले वनमा बस्ने जनावरहरू बाँदरहरूदेखि लिएर सबै घर वरिपरि आउँछ अनि अलि अलि लागेको तुल फुल पनि उनीहरूलाई हुन्छ सिमल तरुल हुन्छ यो माटोलाई सिमल तुरुलले पुरा सुट गर्छ तर सिमल तरुल फलेर पनि मान्छेले त्यति खानु पाइँदैन अनि त्यही हो गुवा लगाइन्छ गुवा पनि अब पानी नै गुवालाई पनि चाहिँदो रहेछ पानी कम्ती भएको ठाउँमा गुवा फुल नै खेल्नु सक्दैन त्यो कारणले त्यो बोटै सुक्छ एक नम्बर मान्छे बसिसके पछि पानी र मल चाहिँ जरुरी हुँदो रहेछ त्यो भएर चाहिँ हामी यो अलिक सुक्खा जगामा परेर पानीको अभावले गर्दा हामीले कतिवटा फलफुलहरू लगाउनु इच्छा हुँदा हुँदा पनि हामी त्यसमा पछौटे नै हुन्छौँ हुन्छ यहाँनेर लगायो भने पानी हुनु हो भने सुपारी चाहिँं अब राम्रो हुन्छ तर सुकौरो पानीले गर्दा सुकौरो लागिहाल्छ पानी नै आजकल आउन बिर्सेको जस्तै हुन्छ त्यो कारणले स्रोतहरू पनि सुकिसकेको छ मान्छेले अब रुखपातै रोपिदिँदैन रोपेको काट्छ त्यो भएर पानीको स्रोत नै सुक्छ पानी खानुको लागि पनि हामीलाई अब कठिनै पर्छ त्यो भएर बोट बिरुवा बगैँचाहरू फुलहरू रोपेर पनि फुल रोप्न मन लाग्छ तर अब एक दुइवटा बा गाई बाख्रा पाल्यो पालिन्छ त्यो फुललाई अब लगाए पछि फुलमा बिहान बेलुकै ध्यान दिने अब एउटाले लागिपर्ने मान्छे नभएको कारणले इच्छा हुँदा हुँदै पनि अब फुलहरूमा चाहिँ स्याहार गर्नै सकिँदैन मान्छे नभएको कारणले बगानमा टाइम दिनु पर्छ अनि घरमा बुढा बुढी भएको बाबाआमाहरू हुनु हुन्छ आफूँलाई पनि अब दसवटा बिमारले चापेको छ त्यो कारणले गर्दा चाहिँ कतिवटा इन्ट्रेस्ट लाग्दा लाग्दै पनि गर्नु नसकिने रहेछ लगायो भने सजनाहरू पनि हुन्छ यो माटोमा तर सजना त्यही हो पानी नै चाहिन्छ त्यसलाई पनि नभए दुई आयु छोटो छ त्यसको दुई तिन वर्षदेखि त्यो बोटै सुकिहाल्छ त्यहाँ त्यसको बिजन फेरि अर्को ठाउँ सार्नु पर्छ कोही केरालाई केरा पनि हुन्छ एक साल हुन्छ अर्को साल गबरा लाग्छ त्यो माटै यहाँको खस्रो भएर होला हौ बलुवा जस्तो छ माटो त्यो भएर मल र पानीले जित्नै सक्दैन त्यसलाई पनि त्यस्तै छ बोट बिरुवा बगैँचाकोहरू नरिवल पनि हुन्छ तर नरिवललाई पनि अब त्यसलाई नुनुहरू त्यसको मर मसाला सफा गर्नै वर्षेनी मान्छे लगाइरहनु पर्दो रहेछ हुनेहरूले रोप्नेहरूकोमा फल्यो नरिवल पनि राम्रै गर्नु सक्नेहरूको त्यसमा पनि पानी नुन सफा गर्ने मान्छेको जरुरतै पर्छ